औ सेरप अस्ति तिमी र म आउँदाखेरि बजारमा त्यो रनिङ सुज किनेको थिएँ नि त्यो त महाहाउडे रहेछ त्यो धुँदाखेरि पनि एकदिनमै नसुक्ने एक हप्तै लाग्ने सुक्ने दगुर्दाखेरि पनि गह्रौँ न गह्रौँ हुने अनि कलर पनि उड्ने त्यत्रो महँगो दामको जुत्ता आबा न चाबाको रहेछ त्यो एकदम हाउडे रहेछ अनि किन्छौ भने चाहिँ तिमीले बरु अनलाइनै किन त्यहाँ नकिन त्यहाँ एकदम बेकारको जुत्ताहरू पाउँदो रहेछ त्यत्रो दाम लगाएर किनेको बेकार भयो र त्यहाँ त पटक्कै नकिन्नु त्यस्तो हाउडे जुत्ताहरू मन नै परेन मलाई ठ्याक्कै त्यो जुत्ता त पैसा पनि महँगो नि महँगो कलर पनि उडेको थियो धुँदाखेरि नै एक्कै तालमा अनि त्यो दुगुर्दाखेरि ठोक्केर प्याक प्याक उक्किने मनै परेन त्यो जुत्ता गह्रौँ नि गह्रौँ कुद्दाखेरि पनि